हेलो म त बसिरहेको छु तपाईँ हजुर हजुर हजुर गरेको छु अनि त तपाईँ कहिले आउनुहुन्छ अब यो सोह्र तारिकको

शताब्दी नै भयो हुन्छ

हामी दुईजना मात्रै हो तर अरूहरू चाहिँ अलिक पिछाडि आउँछ अरे हामी दुईजना चाहिँ जाँदै गर्नु छ एक दिन दुई दिनको अलिक ढिलो हेरफेर छ हो हजुर

हुन्छ लिनुहोस् न हामी सँगै हजुर हजुर मैले हो त्यस्तो हजुर हजुर हजुर ए हजुर त्यसो भए त भइहाल्यो

हजुर हजुर भइहाल्छ नि अरू त कुनै काम छैन त्यति नै हो घुम्नु हुन्छ हुन्छ हुन्छ हुन्छ बाई बाई